एउटा शिक्षत शिक्षित अनि अशिक्षित व्यक्तित्वहरूको कस्तो चाहिँ भिन्नता हुन्छ भन्दाखेरि शिक्षित व्यक्तिले बोल्नु अघि सोच्छ अनि अशिक्षित व्यक्तिले सोच्नु अघि बोल्छ भन्नुको तात्पर्य चाहिँ यो हो कि शिक्षित मान्छेले कहाँ के भन्नुपर्ने अनि कुन समयमा बोल्नु पर्ने कुन समयमा नबोल्नु पर्ने यो कुराको ज्ञान लिएको हुन्छ साथसाथै उसले पढुनु लेख्नु चिठी लेख्नुदेखिको लिएर सब कुरामा अब्बल हुन्छ भने अशिक्षित व्यक्तिले बोल्नु अघि सोच्दैन सोच्नु अघि नै बोल्छ बोली सक्छ अनि झगडा गर्छ जस्तै मद मदिरा खाएर हिँड्नु शिक्षित व्यक्तिले त्यो गर्न सुहाउँदैन र अशिक्षित व्यक्तिले मद मदिरा दसैँ तिहार भयो उयेस भयो त्यसमा मातिरहेको हिँडिरहेको हुन्छ तर शिक्षित र अशिक्षित व्यक्तिमा यति भिन्नता छ कि शिक्षित व्यक्तिले बोल्नु अघि सोच्छ अनि अशिक्षित व्यक्तिले सोच्नु अघि बोल्छ